हजुर पकाएको थियो र यसमा मैले मात्रै हैन मेरो ग्रुप थियो साथीहरूसँग पकाएको थियो धेरै राम्रो लागेको थियो हैन हामीले भेज खाना पकाएको थियो यसमा सबैजना साथीहरू मिलेर पकाएको थियो तर अलिक कठिन नै लाग्यो पकाउनुको लागि हैन अब यतिजना मेम्बर्सको लागि खाना पकाउनुको त धेरै नै कठिन नै हो एउटा फ्यामली हैन हैन बर्डडे थियो त्यसमा हैन ननभेज खाना नै पकाएको थियो चिकन दाल भातहरू हैन अनि त्यसमा पनि भेज पनि थियो हैन भेज भेजिटेरियनहरूलाई भेज पनि थियो र यसमा चाहिँ हामीले चाहिँ भेज ननभेज खाना पकाएको थियो र सबैले मन पनि पराउनुभयो हैन मन पराउनुको नाममा पनि धेरै खुसी लाग्यो धेरै खुसी लागेको थियो मलाई पनि हैन मलाई मात्रै हैन सबै साथीहरूलाई अब यत्रो मेहनतले खाना पकाउँदाखेरि अब राम्रो छ मिठो छ भन्दाखेरि त लाग्छै लाग्छ नि हैन त्यही नै हो हैन सबैलाई सबैलाई खुसी लागेकोछ मलाई मात्र होइन सबै साथीहरूलाई नै धेरै खुसी लाग्यो अरे नेक्स्टपालि पनि हामीले यसरी नै खाना पकाउनु पाऊँ हैन अब भाइबैनीको बर्डडेतिर अब केहीमा केही फङ्सनमा नि हामीले खाना पकाउनु पाऊँ र हामी अब योभन्दा योभन्दा बेस्ट होस् खाना चाहिँ हैन राम्रो भनोस् मान्छेले पनि राम्रो राम्रो होस् राम्रो भनोस् मान्छेले पनि यही नै चाहन्छ हामी पनि तर अस्त् अस्ति हामीले खाना पकाउँदाखेरि चाहिँ सबै मान्छेले मन परायो र राम्रो लाग्यो पनि अरे पुरा मन परायो मान्छेले पनि राम्रो लाग्यो त्यतिबेला हामीलाई पनि खुसी लाग्यो मन राम्रो लाग्यो नेक्स्टपालि पनि हामी यस्तै गर्नु पाऊँ त्यतिबेला पनि त्यतिबेला योभन्दा बेटर नै होस् त्यही नै चाहन्छु बेटर होस् हैन अब नेक्स्टपालि पनि त्यस्तै खाना पकाउनु पाऊँ खानाहरू खानाहरू खानु पाओस् उनीहरूले त्यतिबेला भेज भए पनि ननभेज भए पनि जे भए पनि खानु चाहिँ पाओस् बिचाराहरूले त्यही नै हो